दार्जिलिङ जिल्लामा धेरै प्रकारका स्वास्थ्य सेवा र अन्य सेवाहरू उपलब्ध छन् ती भरमा स्वास्थ्य सेवा केन्द्रहरूको नाममा दार्जिलिङ इडन हस्पिटल युमा नर्सिङ होम र अन्य डाइगोनेस्टिक सेन्टरहरू पनि पाइन्छ जिल्लाभरिमा खरसाङको बासिन्दाहरूले खरसाङ सब डिभिजन हस्पिटल पनि प्रयोग गर्न सकिरहेका छन् अनि दबाईको कुरा गर्दाखेरि स्थानीय मानिसहरूको लागि जुन चाहिँ गर्मेन्ट हस्पिटलमा देखाइएको हुन्छ त्यहाँनिर दबाईहरू फ्री अफ् कस्ट पाइन्छ तर जुन चाहिँ चाहिँ हामी प्राइभेट हस्पिटलबाट किन्नुपर्छ ती दबाईहरू धेरै नै महँगा हुन्छन् हस्पिटलले प्राइभेट हस्पिटलले त्यो फ्रीमा दिँदैन कोविड माहामारीको समयमा पनि अस्पतालले एकदमै अहम् भूमिका निभायो पेसेन्ट्सहरूलाई कसरी केयर गर्ने कसरी जोगाउने कसरी अलग्गै राख्ने के गर्नु पर्ने भन्ने कुरामा यी जम्मै हस्पिटलहरूले एकदमै अहम् भुमिका निभाएको छ यसका साथै प्रशासनले पनि कोविडको बेलामा विभिन्न जग्गाहरूमा हेल्प डेक्सहरू बनाउँदै साथै कोविड लागेका फेमिलीहरूलाई पनि बस्ने ठाउँको प्रबन्धहरू आदि मिलाइदिएको थियो